विशेष राष्ट्रीय र अन्तराष्ट्रीय जुन खेल खेलकुदको एउटा ऊ यो छ यसमा चाहिँ राष्ट्रीय अन्तराष्ट्रीय खेलाहरू जस्तो ओलम्पिक हेर्नु हो भने रनिङ म्याराथोन भइगयो ताइक्वान्डो ज्याभलिन

के अरे बक्सिङ यो खेलाहरू भइ नै रहेको हुन्छ तर हाम्रो ऊ यस के अरे हाम्रो क्षेत्रमा खेल्नेहरू त ए फुटबल त भइ नै रहेको नै छ अहिलेसम्म र त्यही नै विशेष चाहिँ त्यही नै हो मयाक्सिमम मान्छेले चाहिँ आर्चेरी पनि खेल्छ है सुटर यस्तोहरू पनि खेल्छ अहिले ओलम्पिक गेममा त्यही नै हाम्रो विशेष गाउँको भन्नु पर्दाखेरि उमेर उमेरको चाहिँ जुन ऊ यो छ त्यो चाहिँ आहिले अब हामी त अब गाउँलेवासी भएको कारणले गर्दाखेरि कतिको उमेरले कति खेल्न पाउँछ त्यो चाहिँ अहिलेसम्म हामीलाई चाहिँ यो चाहिँ हामीलाई थाहा छैन